दार्जिलिङ जिल्लामा हामी धेरै डिफ्रेन्ट डिफ्रेन्ट कल्चरल डिफ्रेन्ट डिफ्रेन्ट रिलिजनको मान्छेहरू बस्छ है डिफ्रेन्ट डिफ्रेन्ट लाइक सोसाइटिसहरू छ यहाँनिर जस्तै नेपाली बङ्गाली मराठी गुजराती बिहारी है मुस्लिम्स सबै मिलेर बसेको छ अन्त लाइक ट्रेडिसनको बात गर्यो भने अलग अलग जातिको अलग अलग ट्रेडिसेन्सहरू छ अन्त लाइक धर्मको बात गर्यो भने यहाँ बुद्धिस्ट छ मुस्लिम छ क्रिस्चियन छ नेपाली छ हिन्दू छ है त्यहाँ पनि हामी धेरै टाइप्सका के भन्नु जातिहरू छ धर्महरू छ अनि हामी सबैको सबैको चिजहरू फलो गरेर लान्छ यहाँनिर है कुनै भेदभाव छैन हामी सबैजना मिलेर नै यसरी बसेका छ ल्याङ्गवेज पनि आफ्नो आफ्नो धर्मको अनुसारले नै छ लाइक बुद्धिस्टहरू उनीहरू ल्याङ्गवेज लाइक टिबेटेन्सहरू छ तर हामी सबै बात गर्ने तरिका सबैको चाहिँ लाइक नेपाली नै हो जहाँ चाहिँ हामीले एकाअर्कासँग नेपालीसँग नै हामी कम्युनिकेसन गर्ने कोसिस गर्छौँ ज्यादा जस्तो चाहिँ